चुनौतीको बारेमा भन्नु पर्दा चाहिँ अब मानिसको जीवनमा चुनौतीहरू त आई नै रहन्छ है र चुनौती बिनाको जीवन राम्रो पनि हुँदैन भन्छ है तर चुनौती चाहिँ अब मान्छे चाहिँ गरिब हुनु नै एउटा ठुलो चुनौती हो है गरिब भएर जन्मिनु नै एउटा ठुलो चुनौती हो र मेरो जीवनमा पनि त्यो चुनौतीहरू आयो है मेरो मुनि पनि मेरो भाइ बहिनीहरू थिए उनीहरूलाई पढाउनु पऱ्यो आमा बाबा आमा बाबा नपढेको र कमाई पनि त्यस्तो नभएको कारणले उनीहरूलाई पढाउ पढाउनको निम्ति चाहिँ मैले घर छोडेर विदेश लाग्नु पर्दा चाहिँ एकदमै त्यो चाहिँ मेरो लागि एकदमै ठुलो चुनौती थियो तर मैले त्यो चुनौतीहरू पनि पार गरे मेरो भाइ बहिनीहरू पढेर सक्यो है र अहिले म घर फर्केर आएको छु र मेरो अहिले एकदमै खुसहाल परिवार छ अहिले हामी सबै पढिसक्यौँ सबै आफ्नो आफ्नो लाइन पक्रियो है त्यो देख्दाखेरि चाहिँ ती चुनौतीहरूलाई सम्झिँदा अहिले र अहिलेको स्थितिलाई हेर्दाखेरि खुसी लाग्छ जुन चुनौती मैले पार गरेँ त्यसको फल चाहिँँ मैले राम्रो पाएँ र त्यो हेरेर त्यो सब हेर्दा चाहिँ म अहिले अति नै खुसी छु